मलाई धेरै कुराहरूले खुसी बनाउँछ जस्तै साथीहरू भेट्दा पहिला पहिलाको साथीहरू भेट्दा पनि खुसी लाग्छ होइन अनि जस्तै सानैदेखिको खेल्दै आएको हुर्किँदै आएको तिनीहरूलाई देख्दा पनि एकदमै खुसी लाग् लाग्छ अन्तखेरि बाहिरतिर घुम्नु जाँदा पिकनिकतिर पार्टीतिर तिर जाँदा पनि एकदमै खुसी लागेर आउँछ अन्तखेरि पाहुनाहरू आउँदाखेरि घरमा त्यति बेला मिठाईहरू के के ल्याइदिन्छ त्यो देख्दा पनि एकदमै खुसी लागेर आउँछ अन्तखेरि अन्तखेरि दिदीबहिनी टाढा टाढाबाट भेट्दाखेरि त्यति बेला पनि मलाई धेरै खुसी लागेर आउँछ अन्त कहीँतिर जनुपर्यो भने पनि साथीहरूसँग त्यति बेला नि मलाई एकदमै खुसी लाग्छ केही कुराहरू देखेपछि आफूलाई मनपर्ने त्यो देख्दा पनि एकदमै खुसी लागेर आउँछ खानेकुराहरू देख्दा एकदमै मलाई खुसी लाग्छ